अब हाम्रो पालामा त त्यति बेलाको जमानामा त मोबाइल पनि थिएन फोन पनि थिएन यस्तो कम्प्युटरहरू केही पनि थिएन हामीले त्यति पढालेखा गरेको पनि थिएन तर अहिले चाहिँ रहँदै बस्दै जाँदाखेरि अहिले मोबाइल छ नानीहरूको हातमा कम्प्युटर छ र हा मैले कम्प्युटर चलाउन नजाने पनि नानीहरूले सिकाएर मोबाइल चलाउन चाहिँ मलाई अलिअलि जान्दैछु नानीहरूले घरमै सिकाएर अलिअलि पढाएको छ र अलिअलि मोबाइलमा फोन गर्नु मोबाइल चलाउन चाहिँ हामीले जानिँदैछ पहिला पहिला त केही नै थिएन न हामीले पढालेखा गरेको थियौँ न केही जानेको थियौँ न मोबाइल थियो न घरमा टिभी थियो न कम्प्युटर थियो न केही नै थिएन तर अहिले चाहिँ नानीहरूको आफ्नो आफ्नो घरमा मोबाइल हुँदाखेरि नानीहरूले प सिकाइदिएको मोबाइल चलाउनु कम्प्युटर चलाउन नजाने पनि मोबाइल चलाउनु यसो अलिअलि फोन गर्नु चाहिँ हामीले घरमै नानीहरूले सिकाएर जानेको र मोबाइलको बारेमा चाहिँ म यस्तै भन्न चाहन्छु धन्यवाद